पदयात्रा इच्छाले त गर्नु परेको होइन कुनै समय गाडी नपाउनुले गर्दा हाम्रो देशको आजादीको दिन पन्ध्र अगस तपाईँको साल भन्नुपर्दा दुई हजार सत्रसम्म होला सायद राम्रोसँग चाहिँ याद भएन पन्ध्र अगस्त दुई हजार सत्रको दिन कालिम्पोङबाट घर आउने क्रममा चाहिँ बाटोमा आउँदै गर्दा कालिम्पोङबाड फर्किने गाडी नपाएर त्यहाँनिर धेरै बेरसम्म बस्नुपर्दाखेरि चाहिँ म र एकजना साथी थियौँ है त्यहाँ धेरै बेरसम्म बस्नुपर्दा चाहिँ अब गाडी नपाउने रहेस हिँडेरै जाउँ भन्ने दुईजनामा सल्लाह भएर त्यहाँबाट धेरै टाढो त होइन अलिक तलसम तपाईँको सोह्र सत्र किलोमिटरसम्म चाहिँ त्यहाँबाट दुईजना हिँड्दै आउने प्रयत्नमा माथिबाट हिँडेको है त्यहाँबाट ओह्रालो हिँड्दै आउँदाखेरि तपाईँको बाटोमा आएर थाके पनि कोही जग्गा बिसाउँदै खाजा खाँदै जङ्गल सङ्गल कोही जग्गा रोड कोही जग्गा सर्टकट मेन रोड सर्टकट गर्दै जङ्गल गाउँ बस्ती हुँदै हुँदै हिँड्दै हिँड्दै आएर तपाईँको माथिबाट हामी हिँडेको होला लगभग लगभग तपाईँको एघार बजीतिर हिँडेको तल आइपुग्दा ओर्दा साँढे चार पाँच झन्डै झन्डै छ घन्टा जस्तो लागेछ है हिँडेर आउनुलाई अन्त अब मज्जा त धेरै होइन तल आएर अब खुट्टा दुख्नु जस्तो कुराहरू त्यो नहिन् हिँड्ने बानी त्यति साह्रो लामो हिँड्ने बानी नभएकोले गर्दा है खुट्टा दुख्नु ओर्नु अलिअलि भयो अनि भोलिपल्ट छुट्टी थियो घरमा बस्दा ओर्दा यताउता गर्दा त्यो ठिक पनि भइहाल्यो केही छैन यादगार अनि सूर्यास्त भन्दाखेरि चाहिँ अब साथीहरूसँग घुम्नु जाँदा नेपालको एकजग्गामा त्यतिकै गाडी छेउमा रोकेर बसिरहेको बेलामा चाहिँ जग्गाको नाम पनि मलाई याद भएन है गएर आउँदै गर्दा त्यहाँबाट चाहिँ सूर्यास्त चाहिँ धेरै राम्रो दृश्य देखिएको थियो सूर्यास्तको है च्यापत्ती बगानको बिचमा अन्त त्यत्तिकै बसेर पन्ध्र बिस मिनट बस्दाखेरि चाहिँ त्यहाँ बसेर सबैजना बातचित गर्दाखेरि चाहिँ सूर्यास्त हेरिरह्यौँ डुबिन्जेलसम्म पन्ध्र बिस मिनटको लामो क्रम हेर्दाखेरि त्यो एउटा चाहिँ याद छ अलिकिति राम्रै लागेको थियो हेर्दा ओर्दा है अरू त त्यति साह्रो याद छैन अब डेल्ली देख्नु त देखिरहने नै हो बिहान सूर्य उदय सूर्यास्तहरू त तर अब यादगार रहेको अब धेरै राम्रो देखेको चाहिँ त्यहाँबाट हो अरू त त्यति साह्रो त याद भएन